किसानहरूको आत्महत्या रोक्ने हेल्पलाइन नम्बरहरू चाहिँ किस पिएम किसान हेल्पलाइन नम्बर वान डबल फाइभ टू सिक्स वान अन्त अर्को चाहिँ छ जिरो डबल वान टू फोर थ्री डबल जिरो सिक्स जिरो सिक्स अन्त अर्को चाहिँ छ जिरो डबल वान टू थ्री एट वान जिरो नाइन टू अन्त अर्को चाहिँ छ वान एट डबल जिरो डबल वान डबल फाइभ टू डबल सिक्स अन्त अर्को चाहिँ छ पिएम किसान कल सेन्टर होइन जुन चाहिँ टोलफ्री नम्बर हो वान एट डबल जिरो वान एट जिरो वान फाइभ फाइभ वान अन्त हाम्रो क्षेत्रमा चाहिँ यस्तो कुनै पनि परामर्श केन्द्रहरू छैन अन्त किसानहरूको परिवारलाई चाहिँ एकदमै साह्रो पर्छ है किसानहरूले आत्महत्या गरेपछि चाहिँ किनभने उनीहरू नै हुन्छ अब हेड अफ् द फ्यामिली है जसले चाहिँ अब घरको लागि इन्कम गर्छ है अन्त अब उनीहरूले आत्महत्याहरू गरेपछि त अब किसानको फ्यामिलीलाई एकदमै ज्यादा प्रब्लम हुन्छ